यहाँ अब एउटा नातिनी चाहिँ

पढ्दैछ हो नाइन पढ्दैछ एउटा नाति चाहिँ कलेज पढ्छु भन्दैछ हो अन्त यो कालेबुङमा चाहिँ अब कुन कुन स्कुलमा पढाउनु पर्ने कुन कुन स्कुल चाहिँ अब अलिक राम्रो छ भनेर नि कुन चाहिँमा पढाउनु पर्ने भनेर सोध्नुको लागि नि

हुन्छ उनीहरूरलाई सोधेर चाहिँ अब कुन चाहिँ स्कुल पढ्ने के यस्तो यस्तो अब कुन चाहिँ यस्तो रहेछ त्यस्तो रहेछ भनेर भन्नु पऱ्यो नि अब है भन्नु पऱ्यो अन्त कुन कुन स्कुल पढ्ने हुन्छ हुन्छ म म एकपल्ट सोध्छु नि नानीहरूलाई नानीहरूलाई सोधेर म भन्छु नि नानीहरूलाई अँ अँ के के नातिनी छ नाति छ हो अन्त त्यहाँ तिनीहरूलाई चाहिँ अब कलेज पढ्ने भन्दैछ नाइन पढ्ने भन्दैछ हो होइन नि स्कुल कुन चाहिँ राम्रो छ भनेर चाहिँ अब सोधेको नि कुन चाहिँ स्कुल पढाउँदाखेरि चाहिँ राम्रो हुन्छ भनेर चाहिँ सोधेको नि हुन्छ हुन्छ